हेलो तपाईँ हिमालयन रेस्टुरेन्टबाट बोल्नुभएको म नमिका बोलेको मैले तपाईँको रेस्टुरेन्टबाट खाना मगाएको थिएँ कि मोमो चौमिन अनि पिजाहरू मगाएको थियो म चाहिँ यतै स्कुल पढ्छु अनि त भाडामा बस्छु कि त्यही भएर चाहिँ मलाई अलिकति युज एन्ड थ्रो प्लेट मेरोमा भाँडाहरू छैन प्लेट चम्चीहरू अनि युज एन्ड थ्रो प्लेटहरू पठाइदिनु सक्छ भने पठाइदिनुहोस् न चम्चीहरू मलाई अलिक त्यो मतलब त्यो भाँडामा जुन दिनुहुन्छ नि तपाईँले त्यसमा चाहिँ खानु अलिक मिल्दैन त्यही भएर मेरोमा प्लेटहरू पनि छैन भाडामा बस्छु म यहाँ पठाइदिनु सक्नुहुन्छ भने पठाइदिनुहोस् न